हजुर हो त ए हजुर हजुर ए हजुर हजुर ए हजुर ए हजुर अहिले त म डालीमा छु कि तपाईँको लोकेसन ऊ यो है लिम बस्ती है ए हजुर हजुर ला आज दार्जिलिङको मात्रै एक्सेस खुल्ला छ पिकअपको चाहिं तपाईँको रिटर्निङ पिकअपको चाहिँ हो तपाईँलाई भोलि पिकअप गरिदिँदा हुन्छ भोलि चाहिँ त्यहाँको एक्सेस खोलिन्छ लिम बस्तीको हजुर हजुर मो तपाईँको बाह्र साढे बाह्रमा पिकअप एक्सेस खोल्लिन्छ त्यतिबेला आइपुग्छु साढे बाह्रमा आइपुग्छु तपाईँकोमा ए हजुर हजुर हजुर छोडिदिँदा मिल्छ तपाईँले त्यहाँनिर भनी राखिदिनुहोस् न कहाँनिर हुन्छ मलाई एड ऊ यो गरिदिनुहोस् कि भ भन्नुहोस् कि त्यहाँबाट पिकअप गरिदिन्छु नि तपाईँको हजुर हजुर मेरो नम्बर यही हो यसमा कल गर्नुहोस् न मलाई हजुर हजुर हजुर हजुर ए हुन्छ म त्यहाँबाटै रिसिभ गरिदिन्छु नि तपाईँको प्याकेट ल हजुर हजुर बाह्र बजे छोड्दिनुहोस् हाम्रो एक्सेस बा बाह्र साढे बाह्र बजेदेखिन् उता नै खोलिन्छ म जस्तो अब हाम्रो एक्सेस खोलिन्छ पिकअपको एक्सेस खोलिन्छ रिटर्निङको त्यसको मो खेलिनेबित्तिकै तपाईँलाई ऊ यो गरिदिइहाल्चु नि रिसिभ गरेर म तपाईँलाई त्यसको ऊ यो पठाइदिन्छु नि ल बिल हुन्छ हुन्छ मलाई कल पनि गर्नुहोस् न म तपाईँलाई ऊ यो गरिदिन्छु नि रिसिभ भइसकेपछि भन्छु नि ल हुन्छ हुन्छ थ्याङ्क यु